म चाहिँ गुनगुनाउने गीतहरू भरिमा चाहिँ प्रायः जस्तो डान्स गर्ने खालको गीतै मन पर्छ अन्त त्यो डान्स गर्ने गीतहरू चाहिँ अब किनभने डान्स गरेकोले गर्दाखेरि चाहिँ प्रायः जस्तो गुनगुनाउनै पर्छ त्यो लिरिक्सहरू जानेकै हुनु पर्छ मेरो लागि चाहिँ त्यही भएकोले गर्दा चाहिँ जुन चाहिँ गीतमा म प्रायः जस्तो डान्स गरिरहन्छु र मलाई सुन्नु बित्तिकै डान्स गर्नु मन पर्छ त्यो गीत चाहिँ म गुनगुनाइ बस्छु एकदमै त्यो गीत चाहिँ छिटो टिप्छु पनि र गीत गाइरहन्छ र त्यो गीतहरू भरिमा चाहिँ इङ्लिस पनि छ नेपाली पनि छ हिन्दी पनि छ इङ्लिसमा भन्नु पर्दाखेरि चाहिँ जस्तै म सकिराको गीतहरू सुन्छु अन्त हिन्दीमा भन्नु पर्दाखेरि चाहिँ डान्स गर्ने गीत कुन चाहिँ हुन्छ अब जस्तै थुप्रै छ र नेपालीमा चाहिँ नेपालीमा चाहिँ कुन कुन गीतहरूमा डान्स गर्छु म भने अलिक पुरानै गीतहरू छ जस्तै पिरती बस्यो डाली डाली फुल फुल्यो आज बाह्र हाते यस्तो नाच्ने गीतहरू चाहिँ प्रायः जस्तो गुनगुनाउँछु किनभने नाच नाच्नको लागि कुनै स्टेप नयाँ क्रिएट गर्नुको लागि चाहिँ मलाई सजिलो पर्छ